प्रविधिका कारण है तक्निकीको कारण थुप्रै नै पहिलाको तुलनामा थुप्रै नै सुविधा असुबिस्ताहरू अहिले भइरहेको छ हगि अहिले सञ्जाल इन्टरनेटको जुन समय छ हगि यस समयमा हामी घर बसी विश्व विषय अवगत हामी हुन सक्छौँ ती प्रविधिको कारणले गर्दाखेरि हातमा फोन छ हगि आफूदेखि टाढा भएका आफ्ना हितैसी आदमीहरूसँग पनि हामी अहिले तत्काल नै सम्पर्क गर्न सक्छौँ अहिलेको जुन प्रविधिको कारणले गर्दाखेरि वर्तमान समयका मानिसहरू थुप्रै सुविधाहरूको लाभ उठाइरहेको छ है कारण पहिले पहिले यस्ता तक्निकी यस्ता जुन आधुनिक प्रविधिहरूको सुविधा नभएको कारणले गर्दाखेरि पहिलाको मानिसहरू समयको जुन एउटा अवगत छ जुन एउटा समयको वर्तमान समाचारहरूदेखि अवगत हुन्थेनन् उनीहरू है त्यसकारणले गर्दाखेरि अहिलेघडी यो फोन यो इन्टरनेट सञ्जाल सुरु भइसकेपछि हाम्रो हात हातमा नै हामीले विश्व ब्रम्हाण्ड नै हामीले बोकेर हिँड्ने भान हामीलाई भइरहेको छ है कारण यही प्रविधि यही सञ्जालका कारणले गर्दाखेरि किनभने पहिला पहिला हामीले हामीलाई थाहा भएको कुरो हो यस्ता किसिमको सुबि सविधाहरू नभएको कारणले गर्दाखेरि थुप्रै प्रकारको असुविधाहरू हुन्थ्यो है अनि जबदेखि मानव सभ्यतामा यो के रे फोनको यो प्रविधिको जुन एउटा भयो त्यहाँदेखि अहिले थुप्रै सुविधाहरू थुप्रै सहयोगहरू पनि हामीलाई प्राप्त भइरहेको छ हगि जसको नितान्त हामीले अहिले उपभोग गरिरहेका छौँ